मेरो मेरो बारेमा भन्दा चाहिँ म चाहिँ एउटा सिङ्गल मम हो है मेरो एउटा छोरी छ म चाहिँ मेरो आमा बाउसँग बसेको छु मेरो एउरा सानु दोकान छ त्यही दोकानबाट चाहिँ मेरो लाइक घरको सबैकुरा चाहिँ अब त्यसमै डिपेन्ड छ हामी त्योबाटै सबै कुरा म चलाउँछु हामी घरमा मम्मी पापा म मेरो छोरी बस्छु